हेलो हजुर भन्नुहोस् ए हजुर गु गुड मर्निङ ए गुड आफ्टरनुन मेडम भन्नुहोस् न हजुर ए

हजुर हजुर हजुर हजुर हजुर

अन्त नि सुन्नुहोस् न यहाँ ढिलो हुँदैन घर आउनु उता हामी त गाडीमा आउँँछ हो स्कुल ड्युटीमा हिँड्छ त हाम्रो घर अलिक टाढो छ अन्त प्रोब्लम हुन्छ होला नि त फेरि हजुर ए घर घरमा भनेपछि चालिस मिनट राखेर घर घरमै पुराइ तपाईँहरू नै आइदिनु हुन्छ नि

ए हुन्छ त्यसो भए चाहिँ दिनु सक्छु हो नत्र होइन नानीको पढाइहरूमा केही प्रोब्लमहरू हुन्छ हुँदैन होला नि है भनेर नि

हजुर हजुर हुन्छ हुन्छ मिस हुन्छ